हजुर अब कानुनी सेवामा कठिनाइहरू हुन्छ जस्तो मलाई लाग्छ किनभले अब एउटा उदाहरण नै लिऊँ जस्तै अब गाउँमा दुई परिवारको बिचमा जमिनको सिमानालाई लिएर झगडा भयो र त्यसले अब त्यो झगडालाई मिलाउन दुवै पक्षले अबो यदि अमिन बोलाउन हो भने अमिनलाई पैसा रुपियाँ दिनु पर्छ र त्यसमा धेरै नै खर्च हुन्छ उसलाई आउने जाने खर्च पनि दिनु पर्छ र साथैमा अब उसलाई अमिन आएर अब जमिन नापिदिन्छ र उहाँहरूलाई अब खाजाहरू पनि खुवाउनु पर्दछ र अब त्यसै झगडालाई अदालतमा पुर्याएर मिलाउनु हो भने अब मानिसहरूले वकिलको सहायता लिन पर्छ त्यसमा पनि धेरै नै खर्च लाग्छ किनभने अब वकिलहरूले पनि निक्कै नै पैसा लिने गर्छ उनीहरूले काम गरिदिएकोमा अब त्यसै त काम ग गर्दैन र उनीहरूले पनि धेर थोरै पैसा लिन्छ र यी कुराहरू चाहिँ अब ग्रामीण जनताको लागि चाहिँ निकै नै गाह्रो हुन्छ